मैले त्यस्तो कुनै वैकल्पिक ट्रेल दौड वा स्पिड अन्तरालहरू दौडेको छैन किनभने मेरो काम नै यस प्रकारका छन् कि बिहानदेखि बेलुकासम्म गर्दाखेरि मेरो शरीर आफै एक प्रकारको कसरतै हुन्छ कसरत चाहिँ मलाई लाग्छ कि कसरत गर्ने चाहिँ समय र काम गर्नुपऱ्यो भने कसरत गर्नुपर्दैन मान्छेलाई टेबलमा बसेर कामदेखि बाहिर भौतिक शरीरको क्रियाकलाप हुने कामहरूले नै मान्छेलाई कसरत गर्न सिकाउँछ